हाम्रो समुदायमा कृषि गर्नको निम्ति चाहिँ मानिसहरूले एक हल गोरुको सहायताद्वारा गोरुले आफ्नो आफ्नो बारी जोत् जोत् जोत्छन र त्यस पश्चात त्यहाँका जति पनि मतलब जङ्गलहरू हुन्छ त्यसहरू सबै गोडगाड गरेर पट्टा लगाएर अन्त बिजन छरेर चाहिँ एकदमै कृषि गरिन्छ र योभन्दा पहिला पहिला पनि मानिसहरूले एकदमै गोरुले गोरु गोरुले जोत्थे र कृषिहरू गर्थे होइन अन्त खाने आफूले अब कमाएर खाने उयो साधन नै कृषि कृषि हुन्थ्यो र मानिसहरूले गोरु गोरुहरू पालने गर्थे र गोरुको मलहरू लगाएर त्यस पश्चात त्य त्यसलाई मज्जाले मलिलो बनाएर गोरु जोतेर एकदम खनखान गरेर त्यसको त्यो काँडाहरू सबै जबडाहरू निकालेर जलाएर एकदम मलहरू लगाएर चाहिँ खेती गरिन्थ्यो र अहिले पनि हाम्रो गाउँमा त्यसरी नै कति जग्गामा गरिन्छ तर अहिले चाहिँ एकदमै टेक्नोलोजी बढेकोले गर्दा चाहिँ कति जग्गामा चाहिँ ट्रेक्टरहरू युज टेक्टर ट्रेक्टरहरूको प्रयोग गरिन्छ किनकि आजकल मानिसहरूले गोरुहरू त्यति पाल्दैनन् होइन अनि अहिले चाहिँ मानिसहरूलाई जे पनि सजिलो भएको कारणले गर्दा चाहिँ खालि एकदम सर्टकट युज सर्टकटहरू चाहिँ युज गरौँ भन्ने गर्छन् होइन त्यस त्यसरी नै मानिसहरूले चाहिँ ट्रेक्टरहरू युज गरेर किनकि एउटा गोरुले त एकदिनमा अब जति ट्रेक्टरले जोत्छ त्यति नै गर्नु चाहिँ एकदमै असम्भव छ होइन त्यसकारण मानिसहरूले चाहिँ ट्रेक्टर गर्छ तर हाम्रो गाउँको गाउँमा चाहिँ कति जग्गामा चाहिँ गोरुले नै जोत्ने गर्छन् र त्यसरी नै एकदम के के छर्छ जस्तो कि मकै छर्छ भने पहिला जोत्छ त्यहाँबाट पट्टा लगाउँछ त्यहाँबाट त्यसको जबडाहरू निकाल्छ त्यस पश्चात् त्यहाँ मलहरू लगाएर त्यस पश्चात् चाहिँ हामीले बिउ छरेर होइन त्यसलाई फेरि त्यो ठुलो हुदाँखेरि त्यसलाई गोड्छ फेरि मल लगाउँछ त्यहाँबाट झार जङ्गलहरू हामीले निकाल्छौँ त्यसरी नै स्याहार सुसार गरेर नै हामीले कृषि कार्य गर्छ साग सब्जीहरू लगाउँछन् धान रोप्छौँ एकदम धेरै मात्रामा नै हामीले त्यसरी गर्छौँ र पै पहिला चाहिँ हाम हामीले कुलोहरू काटेर खोला नालाबाट पानी ल्याएर चाहिँ आफ्नो खेतीमा हाल्थ्यो र अहिले चाहिँ अब झन् जुति जति जग्गामा चाहिँ पा खोला नालाहरू हुँदैन त्यहाँ त्यहाँ चाहिँ मोटरले पानी तानेर चाहिँ लगाउने गरिन्छ र कृषि कार्यहरू चाहिँ यसरी नै हुन्छ